मैले हिजो एउटा हम्बर ल्याएको थिएँ फुलबारीहरू बनाउनुको लागि एक दुईवटा ढुङ्गा फुटाउँदा त त्यो हम्बरै बाङ्गिएला बाङ्गिएला जस्तो भयो र अब त्यो फलाम त्यति राम्रो छैन रहेछ